पहिला त भारत अहिले सुन्नुमा आएको देख्नमा आएको है एकदम महाशक्ति भएर जाँदैछ है अन्य उसमा त्यो हाम्रो गर्वको कुरा हो र पनि अब हाम्रै भारतको युवाहरूलाई हेर्नु हो भने रोजगारमा धेरै पछाडिएको छ है हामी युवाहरूले चाहिँ के चाहन्छौँ भन्दाखेरि भारतमा हुनु त एउटा जनसङ्ख्या हेरी सरकारलाई पनि एकदम साह्रो छ है रोजगारहरू प्रदान गर्नुको लागि र पनि यसो अहिलेको समयअनुसार अनुकूल हेर्न ग हेर्नु पर्दाखेरि अहिले हाम्रो यहाँ अनलाइन माध्यमबाट अनलाइन प्लेटफर्मड हामीले देख्दछौँ धेरै अब सब्सक्राइबारहरू युजहरू बढाएर मान्छेहरू रोजगारीपट्टि पनि गरेको अहिलेको युवाहरू अहिलेको उसहरू जस्तै भन्नु हो भने युट्युबबाट इन्स्टाग्रामबाट है अन्य अन्य अनलाइन प्लेटफर्मबाट धेरै अहिलेको युवाहरूले कमाउनु त कमाउँदैछ अर्कोमा नाम पनि कमाउँदैछ है त्यहाँ उनीहरूले राम्रो राम्रो कन्टेन्टहरू हालेर पनि कमाउन सकिँदो रहेछ भन्ने तै हामीले त्यहाँ देख्दैछौँ अहिले बुझ्दैछौँ र पनि सरकारको तहमा हेर्ने हो भने अहिले हामीले धेरै नै सरकारले अब यसरी नै अनलाइन पोर्टलमा झन् बढोत्तरी गरेर अब भित्राएर नयाँ नयाँ टेक्नोलोजीहरू समय अनुकूल लगाएर युवाहरूलाई रोजगार पाउने पाइन्छ भन्ने आशा छ